हाम्रो क्षेत्रमा चाहिँ खेलकुदमा रुचि राख्नेहरूलाई है व्यक्तिहरूलाई चाहिँ क्लबहरूको द्वारा क्लबहरूको द्वारा चाहिँ एकदमै स्पोर्ट स्पोर्टिङ क्लबहरूको द्वारा चाहिँ एकदमै मदत र सहयोगहरू गरिन्छ है उनीहरूको लागि स्पोन्सरहरू खोजिन्छ र उनीहरूलाई उनीहरूको खेलकुदको लागि चाहिने प्रोपर इक्विपमेन्ट्स किट्सहरू सबै प्रोभाइड गरिदिन्छन् उनीहरूले र त्यसमा अझ नभए पनि उनीहरूको स्किल्सहरूलाई अझ अझ इम्प्रुभ गराउनुको लागि चाहिँ उनीहरूलाई कोचहरू पनि प्रोभाइड गरिन्छ है र हाम्रो गाउँमा चाहिँ प्रायः भन्दा पनि अब बेसी जस्तो चाहिँ फुटबलमा रुचि राख्नेछन् र ला लात्ते भकुन्डोमा र फुटबलको लागि चाहिँ एउटा हाम्रो निकै क्लबहरू बनिएको छ फुटबल मेन फुटबलर्सहरूको लागि निकै क्लबहरू बनिएको छ निकै सङ्गठनहरू अर्गनाइजेसनहरू बनिएको छ जसले चाहिँ फुटबल टुर्नामेन्टहरू पनि होल्ड गर्छन् होइन फुटबल टुर्नामेन्टहरू अ आयोजित गर्छन् र त्यसमा त्यो ग्रास लेभल प्लेयरहरू हुन्छन् जो जुन चाहिँ जुन जुनियर चाहिँ एकदम निपुण खेल्नेहरू हुन्छन् होइन उनीहरूको एउटा ट्यालेन्ट ट्यालेन्टलाई सोकेस गर्ने एउटा मौका पाउनु पाउनु हुन्छ सबैजनाले र त्यस त्यसमा चाहिँ उनीहरूलाई उनीहरूलाई कोचहरू प्रोभाइड गरिएको छ है जति पनि खेलाडीहरू खेल्ने अथवा फुटबल खेल्ने क्रिकेट खेल्ने या रोड रनिङ गर्ने म्याराथुन रनरहरूलाई प्र्याक्टिस गर्नेहरूलाई सबलाई उनीहरूलाई स्पोन्सरको लागि चाहिँ है स्पोन्सरको लागि चाहिँ एकदमै सहयोगगरि गरिन्छ गाउँबाट र ठुला ठुला व्यक्तिहरूले नाम नाम चलेका व्यक्तिहरूले पनि सहयोग पुर्याइदिनु हुन्छ र खेलकुदमा चाहिँ धेरै नै रुचि भएको कारणले गर्दाखेरि चाहिँ प्रायः जस्तो चाहिँ फुटबलरहरू चाहिँ निकै नै हाम्रो गाउँबाट निस्किएको छन् र फुटबलरमा एउटा फुटबलमा चाहिँ राम्रो स्तरमा पुगेर उनीहरूले आफ्नो नाम कमाउन सकेका छन् र यही सुविधाहरू चाहिँ अब हाम्रो गाउँमा उपलब्ध छ भनौँ न जस्तो कि अब क्लबहरू बनिन्छ गाउँमा है क्लबहरू बनिएको छ जस्तै कि बिएफए भयो जीवन ज्योती क्लब भयो यिनीहरू सबै फुटबलमा है फुटबललाई अर्गनाइज गर्ने अन्त फुटबलको लागि किट्सहरू ल्याउने फुटबललाई फुटबलको लागि बलहरू प्र्याक्टिस गर्न चाहिने बलहरू चाहिन्छ अरू इक्विपमेन्टहरू चाहिँ चाहिन्छ प्र्याक्टिस गर्दाखेरि बिहान बिहान र त्योहरू सबै उनीहरूले चाहिँ उनीहरूले चाहिँ मदत गरेर चाहिँ एकदम सहयोग पुर्याइदिनु हुन्छ र एउटा कोचहरू पनि उनीहरूले नै प्रोभाइड गरिदिनु हुन्छ र यसरी चाहिँ हाम्रो खेलकुदमा रुचि राख्नेहरूलाई चाहिँ हाम्रो गाउँको क्षेत्रमा यसरी चाहिँ सर सुविधाहरूको उपलब्धहरू छ